हजुर ए भाइ अहिले त अलिक टमाटर चाहिएको छ टमाटर अनि आलु मुन्टाहरू ए हजुर भाइ हजुर भाई रामभेँडाको त अहिले एक सौ बिस छ नि भाइ भाइ मैले अहिले एक सौ दसमा ए भाइ अहिले आलु त एता पचास छ कि अनि मैले तिसमा उठाउँदै छु भाइ हजुर हजुर भाइ नाफा खाँदैन नि हौ साह्रो छ नि भाइ म बिहीबार अनि शनिबार चाहिँ आउँछु ए भाइ अन्त अलिक उयो रातो खोर्सानी पनि हजुर खुर्सानी चाहिँ अहिले यता बजारमा चाहिँ एक सौ सत्तर छ अनि म अहिले एक सौ पचासमा चाहिँ उठाउँदै छु हजुर हुन्छ हुन्छ ए हुन्छ भाइ